हेलो तपाईँ ड्राइभर दाजु हुनुहुन्छ ए हजुर म दिल्लीबाट आएको कि अन्त यता अब म मलाई चाहिँ एनजेपीबाट बागडोग्राबाट मलाई गाडी चाहिएको थियो कि म आइपुगेको छु अहिले गाडी चाहिएको थियो हजुर बागडोग्रा एयरपोर्ट हजुर अन्त त्यहाँबाट चाहिँ मलाई यता अब हिल्स मनपर्यो घुम्ने जग्गा पुरा छ अरे अनि यहाँबाट चाहिँ अब यता आउन मनपर्यो कि अन्त तपाईँको कालिम्पोङ आउनु मनपर्यो अन्त तै यता घुम्ने जग्गा कतिको छ हौ तपाईँलाई थाहा छ होला मलाई त्यहाँ अब कता कता घुम्ने जग्गा छहरू घुमाइदिनु होस् ल म चाहिँ भोलि आइपुग्छु भोलि हजुर दस बजी आइपुग्छु त्यहाँ तपाईँ चाहिँ आइदिनु होस् न पिकअप गर्नुको लागि अन्त हजुर भन्नुहोस् हजुर हजुर

ए हजुर प्याराग्लाइडिङ होला हजुर ए हजुर ए अब तपाईँ ड्राइभर हुनुहुन्छ अब तपाईँले नै अब घुमाउनहोस् न कहाँ कहाँ अब हेर्नेलाइकको छ त्योहरू चाहिँ अब हेर्नुको लाई लागि आएको म यत्रो टाढाबाट खर्च गरेर अब तपाईँले हुन चाहिँ गाडी भाडा चाहिँ अब कस्तो छ कुन्नि गाडी भाडा पनि त्यस्तो महँगो त छैन होला छन त हजुर

हुन्छ त्यसो भए म भोलि आइपुगेपछि कल गर्छु है तपाईँलाई त्यहाँनिर दस बजी चाहिँ ठिक आइपुग्नु होस् ल हुन्छ हुन्छ राखेँ